दार्जिलिङमा चाहिँ जाडो महिनामा चाहिँ एकदमै अब चिसो हुन्छ एकदमै चिसो हुन्छ अब कोही बेला त झन् हिउँहरू पनि पर्छ साह्रोहरू पर्छ है तर त्यो गरम महिनामा चाहिँ त्यति साह्रो जाडो पनि हुँदैन गरम पनि हुँदैन ठिकैको हुन्छ है तर दार्जिलिङ भन्दामै माथि टाउन बजारमा त त्यस्तो हुन्छ यतातिर टिस्टाबाट एकदमै गरम हुन्छ गरम महिनामा चाहिँ फ्यनहरू लगाएर बस्नुपर्ने हुन्छ